फुलहरू त धेर रोप्दिनँ अलिअलि रोप्छु कटिङ गरेरहरू रोप्छु अब चाडमा औँसीमा हामीलाई फुल सयपत्री फुलहरू चाहिन्छ सयपत्री फुल गदावरी फुल रोप्छु मनी प्लान्टहरू त अब यता अब बरबुङ्मा त हुँदैन गरममा अब इच्छा त छ रोप्ने र पनि हुँदैन नि रोपेर पनि बिग्रिहाल्छ अरू फुलहरू चाहिँ म डाला डाले फुलहरू त कटिङ गरेर रोप्छु अरू सिजनको फुलहरू पनि सिजनमै रोप्छु गदावरी पनि त रोप्छु म थुप्रो फुलहरू रोप्छु अब त्यति साह्रो